मेरो मनपर्ने गायक कलाकार अथवा सङ्गीतकार चाहिँ स्वर्गीय नारायण गोपाल हुन् र नारायण गोपाल को उहाँको गानाहरू एकदमै मन छुने हुन्छ होइन र विशेष गरेर उहाँ नेपालीको छोरो र नेपालीको विशेष हाम्रो नेपालीको कतिवटा अबो मिल्दोजुल्दो नेपाली जिवनमा नेपाल नेपालीको एउटा अबो सान माथि पुऱ्याउने नेपालीको अब शिर उच्च राख्ने गानाहरू उहाँले अब गाएको हुन्छन् सबै कुरो अब हाम्रो नेपालीलाई अब स समेटेर नेपाली समाजमा अब के कस्तो उयोहरू छ दुःख सुख कसरी झेल्छ अब खुवाई लुवाईदेखि लिएर सम्पूर्ण कुरोलाई लिएर चाहिँ उहाँको गीतले सबै अब बुझाएको हुन्छ एउटै गीतको एउटै शब्दले र जस्तै अब दुःखको क्षणमा पनि उहाँको गाना सुन्दाखेरि त्यसै पनि एउटा पिर हट्ने होइन एउटा सुखको एउटा खुसी एउटा महसुस हुने धेरै अब राम्रो होइन अब गहिराई रूपको गानाहरू जसले चाहिँ अब भावनात्मक रचनात्मक होइन एकदमै अब नेपाली समाजमा चाहिँ अब काम लाग्ने नेपाली समाजलाई एउटा बोकेर नेपालीपनलाई एउटा बोकेर उहाँले गाएको हुन्छ र त्यसैले गर्दाखेरि म एउटा नेपाली भएको नाताले र स्वर्गीय नारायण गोपालले गाएको गाना र र उहाँको सङ्गीत र उहाँको लय र वहाँको शब्द सङ्गीतलाई म एउटा धेरै महत्त्वपूर्ण दिन्छु